विशेष हाम्रो ठाउँमा राजनैतिक दल भनेको एउटा बिजेपी अनि एउटा बिजिपिएम छ र बिजेपीले बिजेपीको हाम्रो सांसद हुनुहुन्छ राजु विष्ट र उहाँले दुई हजार चौबिसभन्दा अगाडि नै दार्जिलिङको निम्ति केही गरेको हुन्छु गोर्खाहरूको निम्ति केही ल्याएरै छोडेको छु हुन्छु भन्ने उहाँले वचन चाहिँ दिनुभएको छ तर त्यो वचन उहाँसँग हुनुहुन्छ जहाँसम्म मलाई लाग्छ उहाँले केही कुछ गर्नु हुन्छ होला भनेर आशा पनि छ र बिजिपिएमको चाहिँ के छ त भनेर भन्दा बिजिपिएमको मूल मन्त्र भनौँ उहाँको मूल कुरो नै के छ मुद्दा भने विकास सर्वप्रथम चाहिँ क्षेत्रलाई विकास गर्ने बङ्गालसँगै मिलेर दार्जिलिङको विकास गर्ने भन्ने जुन भनाइ छ उक्त भनाइ पनि सही हो नराम्रो होइन र पहिला आफ्नो ठाउँ विकास भयो भने सबैकुरो राम्रै हुन्छ भन्ने मलाई विश्वास लाग्छ र विशेष त हामी भारतवासी हौँ र भारतको हाम्रो नागरिकता हाम्रो प्रत्येकको नागरिकता छ र त्यो विषयमा भनेको राजनैतिक पार्टीले साह्रै मद्दत गर्नु पर्ने स्थिति चाहिँ छ जस्तो मलाई लाग्दैन तर कतिवटा कागज पत्र बनाउनु जस्तै सानो नानीहरूको कागज पत्र बनाउनुमा चाहिँ केही राजनैतिक पार्टीहरू र पञ्चायतपट्टिबाट चाहिँ धेरै मद्दत पुगिराखेको छ